हेलो ए म रुम नम्बर डबल वान डबल जिरोबाट बोलेको कि आज आज मेन्यूको लागि के छ होला ए हजुर त्यही त मैले सुनेको थिएँ लोकल छुर्पीको बारेमा हो अन्त त्यही कारणले सोध्नुको लागि हौ त्यो त एकदम प्योर हुँदो रहेछ नि त है हजुर अँ मैले सोच अन्त अन्त थुक्पा र उयो चाहिँ मोमोहरू चाहिँ तपाईँले भेज मात्रै गर्नुहुन्छ कि चिकनहरू पनि गर्नु कि अरू मिटहरूको पनि हुन्छ ए हजुर त्यही त यसो सोच्दै थिएँ नि त के गर्नु भनेर हो अन्त हजुर ए हजुर हुन्छ छुर ए हजुर मलाई छुर्पी चाहिँ पुरा टेस्ट गर्नु मन थियो हो अन्त अब के भन्छ म चाहिँ थुक्पा र उयो के भन्छ मोमो दुइटै उयो नै गरिदिनुहोस् चिकन नै गरिदिनुहोस् हो अन्त छुर्पी छुर्पी चाहिँ उयो के भन्छ कतिवटा पिसेसहरू हुन्छ कि कस्तो प्रकारले ल्याइदिनुहुन्छ हजुर हुन्छ काटेरै ल्याइदिनुहोस् अन्त अलिक सनोसानो पनि पारिदिनुहोस् ल नानीहरू पनि छ उनीहरूलाई पनि दिउँ भनेर नि हुन्छ त्यही त जाडो छ अन्त थुक्पाहरू पनि अलिक हो जस्तै हजुर अर्डर चाहिँ हामी अहिले चाहिँ छजना छौँ दुईजना चाहिँ बाहिर जानु भएको हजुर चट्नी स्पाइसी होस् न सस त होइन हुन्छ के चाहिँ ए सुपहरू होइन थुक्पाकै सुप हुन्छ होला मोमोको त त्यस्तो पर्दैन जस्तो लाग्यो अब अरूले के गर्नु हुन्छ तर होइन ठिकै छ नल्याइदिनु सुपहरू त अन्त धनियाँको अचार हेलो ए होइन यहाँनिर नेट होइन यहाँ नेटवर्कको पनि पुरा प्रोब्लम हुँदो रहेछ नि त ए हुन्छ मलाई अब अब आठ नौ बजी ल्याइदिनुहोस् न हुन्छ